ए ड्राइभर दाजु बोल्नुभएको हो ए दार्जिलिङबाट है ए सुन्नुहोस् न अहिले दार्जिलिङको कस्तो छ हौबाटोहरू ए हैन म आसामबाट साथीहरूसँग घुम्नु आऊँ भनेको कि दार्जिलिङ हजुर ए हैन हामी चारपाँचजना छौँ ठुलो गाडीमा आउँदै छौँ अब तर त्यहाँनिर हामी त आधी बाटोसम्म मात्रै आउँछौँ त्यहाँदेखिन्को चाहिँ हामीलाई हामी सिलिगुडीसम्म चाहिँ गाडी ल्याइपुऱ्याउँछौँ त्यहाँदेखिन्को चाहिँ हामीलाई उकालो चाहिएको थियो नि त कि ए हुन्छ नि त्यहाँको रोडहरू कस्तो छ हौ कन्डिसनहरू रोडको कन्डिसन हामी त्यो गाडी लगेर माथि ऊ यो के के भन्दो रहेछ नि यो टाइगर हिलहरू भन्दो रहेछ नि हजुर त्योहरू जानु सक्छु ए टाइगर हिल अनि त अरू कुन चाहिँ कुन चाहिँ छ घुम्ने जग्गा

हजुर ए योहरू सबै जग्गा जाँदा नि एकै दिनमा घुम्नु सकिँदैन होला नि

दुई दिन जस्तो लाग्छ त्यो त्यो सबै जग्गाहरूमा गाडी चाहिँ जानु चाहिँ जान्छ हिँड्नु त पर्दैन होला है ए हुन्छ हैन हामीलाई हिँड्नु अलिक गाह्रो हुन्छ होला कि उकालोहरूमा ए हुन् अस्ति हैन यो ऊ सुनेको थिएँ नि त न्युजमा कि यो गाडीहरू पैरोहरू गयो भनेर सुनेको थिएँ नि त ए सिक्किम ए दार्जिलिङको भनेपछि राम्रै छ नि ए हुन्छ सुन्नु न तपाईँको गाडी रिजर्भ गर्दा भयो हुन्छ आठ तारिकको लागि फ्री छ होला नि ए कर हामी ठुलै गाडी गरौँ भनेको कि ए कति लिनुहुन्छ तपाईँ एक दिनको छ हजार जस्तो है अलिक कम्ती हुँदैन ए हुन्छ हुन्छ यसो गर्नुहोस् कि हुन्छ हामी साढे द अलिकति मान्छे थप्यो भने आठजना चाहिँ हुन्छौँ ल छबाट ए हुन्छ केही प्रब्लम त छैन नि है हुन्छ भनेपछि तपाईँको गाडी आठ तारिक रेडी राखिदिनु हुन्छ हामी सिलगुडीसम्म आइपुग्छ ए हुन्छ तपाईँको नम्बर यही हो नि ए हुन्छ हुन्छ थ्याङ्क यु हुन्